हाम्रो जिल्लामा मिडियाको स्थानीय आउडेटहरू वा जानकारीका स्रोतहरू के के हुन् भने यीमध्ये हाम्रो जिल्लामा हाम्रो पुरानो पेपर हिमालय दर्पण वा सुनचरीले सब सबैलाई बिहानैको न्युज दिने गर्दछ र हाम्रो समुदायलाई सूचित गर्नको लागि हाम्रो दार्जिलिङमा हाम्रो च्यानल डिस टिभी डिएस दार्जिलिङ यिनीहरूले हाम्रो न्युज च्यानलहरूले हामीलाई सोसियल मिडियाबाट वा टिभीमा बेलुकीको समाचारमा आज दिनभरिको भएको नभएको सबै समाचारहरू देखाइदिने या सुनाइदिने गर्दछन् र केही यहीँ गर्नको लागि हामी यहीबाट हामीले हाम्रो आज दिनभरिमा हाम्रो दार्जिलिङमा के के हुँदैछ र कसो कसो हुँदैछ भन्ने कुराको जानकारी गराउँदछ